हेलो हेलो भन्नुहोस् मोबाइल स्टोर ए हजुर कति तपाईँ कतिसम्म रेन्ज हजुर ए अन्त थर्टी फाइभहरूमा तपाईँले पाउनुहुन्छ वान प्लस हो अनि धेरै फोनहरू छ वान प्लस रियलमीहरू अनि स्यामसङहरूमा पनि छ तपाईँको कुन कुन कुन चाहिँ लिनुहुन्छ तपाईँ वान प्लस राम्रो छ तपाईँ लिनुहुन्छ भने वान प्लसमा रियलमीमा पनि छ वान प्लस नट इलेभेन हो वान प्लसमा के रे सी ए वान अन्त त्यति छ अभाइलेबल अहिले हो वान प्लसको स्टक सकिरहेको छ दुइटा चाहिँ छ राम्रो अन्डर थर्टी फाइभमा चाहिँ एउटा दुइटै राम्रो छ अन्डर थर्टी फाइभमै हो रियलमीको चाहिँ तपाईँलाई रियलमीको पनि छ तपाईँको रियलमी एक्स प्रो फिफ्टिन हो रियलमीको हजुर रेडमीको तपाईँको रेडमी प्रो इलेभेन फाइभ जी भर्खर लन्च भएको छ अन्त अर्को रेडमी नोट प्रो फाइभ जी छ हो रेडमी नाइन प्रो छ रेडमी अन्त टुवेल्भ प्रो फाइभ जी त्यो पनि फाइभ जी भर्खर लन्च भएको हो हो यो अगस्ट एक तारिक नै लन्च भएको छ त्यो त्यो त तपाईँलाई त्यो त्यो प्रोसेसर दामी छ त्यसको प्रोसेसर स्न्याप ड्रयागनको होइन अन्त गेमिङमा पनि दामी सपोर्ट गर्छ हो अन्त तपाईँले त्यो चाहिँ तपाईँले ट्वेन्टी फाइभ टू ट्वेन्टी एटभित्रमा पाउनुहुन्छ स्टोरेज तपाईँले त्यसमा अप्सनलमा छ वान ट्वेन्टी एट टू टू ट्वेन्टी फाइभ अन्त सिक्स जिबी एट जिबी त्यहाँदेखि टुवेल्भ जिबी ट्वेन्टी फाइभको स्टोरेजमा तपाईँले सिक्सटिन जिबी पनि सिक्सटिन जिबीको पनि पाउनुहुन्छ हो अन्त ऱ्याम ऱ्याम सिक्सटिन जिबी ऱ्याम त्यसको पछि सिक्स जिबी ऱ्या सिक्स जिबी ऱ्याम एट जिबी ऱ्याम अनि टुवेल्भ जिबी ऱ्याम त्यसकोपछि चाहिँ सिक्सटिन जिबी ऱ्याम यति अभाइलेबल छ अन्त स्टोरेज चाहिँ तपाईँको वान ट्वेन्टी एट र टू ट्वेन्टी फाइभ दुइटा दुइटा पाउनु हुन्छ क्यामेराको दामी छ क्वालिटी फोर्टी एट सेल्फी क्यामेरा फ्रन्ट क्यामेरा ब्याक क्यामेरा तपाईँले वान एट्टी वान एट्टी पाउनुहुन्छ हजुर हजुर अनि डिस्काउन्टहरू तपाईँको अस्ति अगस्टमा फुल डिस्काउन्ट थियो तपाईँको थर्टी सेभेन पर्सेन्ट डिस्काउन्ट थियो हो अनि अहिले चाहिँ छैन तपाईँको टेन पर्सेन्ट डिस्काउन्ट पाउनुहुन्छ अहिले हो तपाईँ के अनलाइन अनलाइन किन्नुहुन्छ डेलिभरहरू हुन्छ यहाँबाट अनलाइन डेलिभरहरू हुन्छ तपाईँ तपाईँको तपाईँको जग्गाको पिनकोड कति हो जग्गाको पिनकोड हेरेर हुन्छ होइन हुन्छ तपाईँ जग्गाको नाम भन्नुहोस् त ए हजुर होइन हुन्छ बाँसुरी पुल होइन बासुँरी पुल होइन तपाईँको सिटी सिटीकोको नाम भन्नुहोस् न हजुर ए कालिम्पोङ हो भने तपाईँको सेभेन थ्री फोर थ्री जिरो वान हो तपाईँको पिनकोड यसमा तपाईँको कति लाग्छ भने तिन दिन जस्तो लाग्छ तपाईँलाई त्यहाँ डेलिभर हुनु डेलिभर चार्ज पर्दैन हो तर तपाईँले पेमेन्ट चाहिँ आदि चाहिँ गर्नुपर्छ अनि मात्रै तपाईँले पाउनुहुन्छ चार्ज रिफन्ड पनि हुँदैन अन्त एक्सचेन्ज हुनुसक्छ तपाईँको एक्सचेन्ज हुनुसक्छ हो रिफन्ड हुँदैन त्यति हो तपाईँ के गर्नुहुन्छ किन्नु हुन्छ हुन्छ तपाईँलाई म उयोहरू पठाउँछु यही हो तपाईँको नम्बर म तपाईँलाई फोटोज् फोटोजहरू पठाउँछु फोनको अनि स्टोरेजहरू म पठाउँछु तपाईँलाई उयो रिभ्यूहरू पनि पठाउँछु म हाम्रो कस्टमर ओल्ड कस्टमरहरूको रिभ्यूहरू पनि छ रिभ्यूहरू पनि पठाइदिन्छु हुन्छ हुन्छ तपाईँले टेक्स्ट गर्नुहोस् न मलाई वाट्सएपमा हुन्छ हुन्छ